मैले गीत गाउन अगाडि कुनै पनि मेरोमा त्यो कुनै प्रशिक्षक थिएनन् जति पनि गीत गाएँ मैले आफै आफ्नै कोसिसले गाएर यसो सिकेको